ए यी यहाँ बसिराएको छु खानापिना पकाउँदैछु किन हो ए पहिलाको जस्तो कहाँ छ र अहिले त बुढा बुढी बस्नेलाई पनि सिटै दिँदैन हामीले पैसा परेको भन्छ उभिएरै जानुपर्छ ट्रेनमा पनि उहिलेको जस्तो कहाँ छ छैन नि हेन्डिकेपहरूलाई पनि बस्ने सिटै पाउँदैन त्यही त यस्तै छ अब पहिलाको जस्तो कहाँ छ र अहिले त्यस्तो बुझ्ने मानेछहरू नै छैन हेन्डिकेपहरू खुट्टा भाँचिएको मान्छेहरू पनि ए लङ्गडे भएर हिँड्छ उभिराखेको हुन्छ ए बस आउ भन्ने कोही छैन त्यस्तै हो जमाना बद्लेपछि त्यस्तै हो त्यही त लेट्रिङ बाथरूम मैला छ तर खाना चाहिँ अब भोक लागेको बेलामा यसो जसो तसो पनि ट्रेनभित्रै पकाउँछ त्यो यसो बाहिर निक्लिनु चाहिँ पर्दैन त्यतिको मात्रै सुबिस्ता छ नि अब जाँदा पनि अब भनेकै बेलामा ट्रेनबाट उत्रेर जक्सनमा भनेको बेलामा गाडी पाउँदैन रुँङ्गिरहनु पर्छ स्टेसनमै हजुर त्यस्तै हो त भनेको त आफ्नो गा पनि घरको गाडी जस्तो कहाँ हुन्छ र भाइ हुँदैन नि आफ्नो जस्तो हुँदैन हो त अब खोइ अब हेन्डिकेप बस्नेलाई त यसो ट्रेनमा अलग्गै सिटहरू बनाइदिनु होइन सरकारले पनि के गर्छ गर्छ यस्तै हो के गर्नु अब आ बरु पैसा लागे लागोस् आफ्नै घरकै घरमै छ भने गाडी भइहाल्छ छैन भने बरु घरकै गाडीमै गयो भने बरु घरमै पो पुऱ्याइदिन्छ अलिकति पैसा बेसी लागे पनि हुन्छ हुन्छ ल